अब ब्याङ्क ब्यालेन्स त पैसा खै कसरी चाहिँ अब गर्नु बचत अहिलेको जमाना त्यही हो पैसा पाँच सौको नोट साट्यो भने नि त कति पनि त आउँदैन अलिकति छ यसो तिन चार हजारदेखि दुई दिन डिपोजिट हुँदैछ हाम्रो लागि त हजुर दुःख छैन अब त्यही हो ल्यायो भुटी खायो भने जत्तिकै हो